मलाई मन पर्ने पुस्तक लैनसिहं बाङ्देलको मुलुक बाहिर भन्ने उपन्यास हो त्यसरी नै मलाई मन पर्ने चलचित्र बलिवुडको पिके भन्ने चलचित्र हो त्यसरी नै टिभी सोमा चाहिँ मलाई कपिल शर्मा सो अत्यन्त मन पर्छ र यी सबमा चाहिँ मलाई विशेष गरेर पुस्तक पढ्न र चलचित्र हेर्न नै मन पर्छ